हेलो म डोमा बोलेको मैले तपाईँहरूको रेस्टुरेन्टमा अघि दिउँसो चाहिँ तिनवटा आइटम मैले अर्डर गरेको थिएँ चिकन मोमो भेज मोमो र बिफ मोमो मलाई खाएर चाहिँ दुईवटा आइटम चाहिँ आयो र मेरो चिकन मोमोको आइटम चाहिँ आएन अब तपाईँहरूले के गर्नुहुन्छ पैसा त लिइसक्नु भएको छ होइन तपाईँको केटाले चाहिँ मलाई खालि दुईवटा आइटम मात्रै ल्याइदियो अब मेरो चिकन मोमो चाहिँ तपाईँले ल्याइदिनु हुनुहुन्छ कि मेरो पैसा रिटर्न गरिदिनु हुन्छ